हेलो दाजु मैले हिजो तपाईँकोबाट कन्डिसनर लगेको थियो नि साह्रै मन पऱ्यो हो साह्रै भन्दा पनि साह्रै पहिला कस्तो थियो मेरो हेयर हो फ्रिजी हेयर अहिले त एकदमै राम्रो भएको छ धेरै राम्रो भएक्छ साइनिङ आउँछ धेरै धेरै धेरै मैले सोचेको पनि थिइनँ क्या अब कन्डिसनरले चाहिँ त्यस्तो खालकेहरू गराउँछ भनेर अब चाहिँ मलाई थाहा पाएँ कि तपाईँको त्यहाँको कन्डिसनर चाहिँ कस्तो खालके रहेछ भनेर अब चाहिँ मलाई हिजो जाँदाखेरि चाहिँ मैले दुइटा लिएर गएको थिएँ हो अब आउँदाखेरि चाहिँ म तपाईँकोबाट नभने पनि दस बाह्रवटा चाहिँ लिएर जानेवाला छु तपाईँको कन्डिसनर चाहिँ साह्रै मन पऱ्यो अन्त त्याँदेखि मेरो मलाई मात्रै भनेको त मेरो फेमिली मेरो आमालाई पनि साह्रै मन पऱ्यो अरे क्या पुरा तारिफ गर्दैथ्यो तपाईँको कन्डिसनरले गर्दा मेरो हेयरलाई पुरा ग्रोथ गरेको छ हो हेर्दाखेरि पनि पुरा साइनिङवाला दिन्छ पुरा साइन गर्छ तपाईँको कन्डिसनर चाहिँ साह्रै मन पऱ्यो